हेलो हजुर भाइ

हजुर हजुर हजुर हजुर ए होइनौ भाइ के भन्छ हौ हजुर हजुर हजुर भाइले के भाइले के अर्डर पो गर्नु भएको थियो हजुर हजुर ए

होइन भाइ त्यस्तो त होइन हाम्रो भाइहरूले अब प्याकिङ कसरी गऱ्यो अब है हाम्रोमा सामान त अब फ्रेस थियो एकदम ताजा चाउमिन पाइरहेको अब भाइ त अब डेली कस्टोमर हो होइन अन्त त्यसले गर्दाखेरि अब भाइहरूले प्याकिङमा केही त्यस्तो गडबडी गऱ्यो कि म भाइहरूलाई सोध्छु तर पनि अब त्यस्तो त नहुनु पर्ने भाइले अब किनभन्दाखेरि अब डेली त भाइले खाइरहेको छ त्यस्तो त नहुनु पर्ने भाइ हजुर हजुर ए हजुर हजुर ठिकै हो ठिकै हो ठिकै हो त्यसो

हजुर हजुर ठिकै हो त्यस्तो त नहुनु पर्ने तैपनि म सोध्छु भाइ अन्त बासी त नहुनु पर्ने भाइले बासी भन्दैछ बासी त नहुनु पर्ने भाइ त्यो त हाम्रो डेली बनाउँछ है ए त्यस्तो छ हजुर हजुर अच्छा ठिकै छ भाइ तर पनि अब म यहाँनिर भाइहरूलाई इन्क्वायरी गर्छु है ठिकै छ म भाइलाई फेरि नयाँ अब प्याकेट पठाइदिन्छु खानाको हो भाइले यसमा उही दुःखमन नगरिदिने ल हो नि हजुर हजुर हजुर हुन्छ भाइ ल म त्यसो गरिदिन्छु